हजुर हजुर नमस्कार म हो हजुर म म्या होटेल ट्रेसको म म्यानेजर

तपाईँ कालेबुङ टाउन आउनु आउनु भयो र तपाईँ त्यो बाघधारा रोड जुन चाहिँ त्यो बाघधारा बाघधारा जाने एउटा रोड भेट्नुहुन्छ तपाईँले त्यो रोडबाट नछोडि आउनु भयो भने तपाईँले होटेल ट्रेस तपाईँले भेट्नुहुन्छ त्यहाँ हजुर पाँच मिनेटमा पुगिन्छ हजुर हजुर

रुम हजुर एकदमै छ रुम त एकदमै एभाइलेबल छ है अन्त तपाईँको स्टुडेन्टहरू चै तपाईँको बोइज अनि गर्ल्स कतिजाना त्यो हेरेर हुन्छ अनि त्यो चाहिँ तपाईँले

हजुर एकदम हजुर हजुर एकदमै एभाइलेबल छ है तपाईँहरू आउनुहोस् न एकखेप हो आएर हामी उयो गरौँ हामी फिस वहीँ डिस्कस गर्ने छौँ किन भन्दाखेरि त्यो तपाईँले अब एकदमै कम्बाइन्ड गरेर नै बस्नेरहेछ नि त है तपाईँहरू है कम्बाइन्ड गरेर बसो भने तपाईँहरूलाई एकदम फिसहरू पनि एकदमै कम्ती लाग्छ अनि अरू त भइहाल्छ हजुर

हजुर हजुर म त्यो अवश्य म त्यो बन्दोबस्त गरिदिन्छु है हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ थ्याङ्क यू हुन्छ